मलाई चाहिँ यो बलिउडमा उहिले पहिला नै हेरेको कुसुमे रुमाल र के अरे दर्पण छाया यसमा त ड्रेसहरू पनि कुसुमे रुमालमा चाहिँ एकदमै राम्रो ड्रेस अप गरेको थियो हाम्रो नेपालीको अब ड्रेस हो पुरै मनपर्छ हाम्रो नेपालीको ड्रेस चाहिँ त्यगी उहिले हेरेको मैले यो दुईवटा फिल्म चाहिँ